हलो दाइ म घुम्न आएको हो कि बाख्राकोटको हो गजलडुब्बा जानु थियो हो कति लिन्छ भाडा म चाहिँ यहाँबाट गजलडुब्बा गएको हजुर रिजर्भमै जाने हो हजुर अँ लेकिन अँ दिनभरि बसेर घुमाउनु आयो आउनुपर्ने

हजुर अँ अँ हजारमै गरिदिनुहुन्छ हजुर गजलडुब्बामा चाहिँ के के छ त्यस्तो घुम्ने डुल्ने ठाउँहरू हजुर अँ हजुर हजुर अँ अँ नौकामा घन्टामा कति हिसाबले लाग्छ होला नौकामा घन्टा हिसाबले

हजुर हजुर अनि त त्यहाँ ड्यामहरू कति ठुलो सानो कतिवटा छ ड्यामहरू हजुर कति बेला खोलिन्छ होला ड्यामहरू हजुर हजुर

हजुर घुम्न जाने ठाउँ माछाहरू पाउँछ त्यतातिर खोलातिर जिउँदा खोलातिर खोज्दा पाइन्छ होला नि माछाहरू खोलामा

हुन्छ हुन्छ सुन्नुहोस् न म अर्को महिनातिर आउँछु नि ल भयो भने तपाईँलाई एकपल्टि इन्फर्म गर्छु नि ल यो तपाईँको नम्बर हो नि मैले पहिले इन्फर्म गर्छु नि तपाईँलाई ल हजुर हवस् हवस् हवस् हुन्छ